पहिलादेखिको भन्दा चाहिँ अहिले खेतीबारी चाहिँ त्यस्तो राम्रो भएको छैन किनकि पहिला जति मानिसले खेती सागसब्जी लाउँथ्यो अहिले त्यस्तो भएको छैन यो चाहिँ मौसमले गर्दा पनि पहिलाको हेरी मौसम धेरै नै अहिले त्यस्तो राम्रो छैन किनकि कति वातावरण जुन यो पर्यावरण छ त्यसलाई चाहिँ विनाश कारणले गर्दा चाहिँ हाम्रो यो अहिले जुन यो परि जुन वातावरण छ त्यो चाहिँ त्यस्तो राम्रो छैन भएको छैन त्यही भएर हाम्रो खेतीपातीमा पनि ए यतिकै नराम्रो असर पारेको छ